हेलो ए तपाईँ रोशनी टी सपको ओनर बोल्नुभएको ए होइन तपाईँलाई त्यही सोध्नु थियो कि एक दुईवटा कुराहरू त्यही लागि फोन गरेको थिएँ होइन उयो के अरे अन्त तपाईँहरूकोमा चाहिँ कस्तो टीहरू चाहिँ कस्तो कस्तो भेराइटीको छ कस्तो कस्तो खालकेहरू छ ए हजुर ए हजुर त्यही त अन्त के अरे तपाईँको पहिला चाहिँ कस्तो कस्तो थियो दोकान चाहिँ अब सप चाहिँ मतलब कस्तो टाइपको थियो अन्त अहिले त पुरै राम्रो भएको छ भनेर सुनेको थिएँ हो अन्त अहिले चाहिँ कस्तो ए पहिला चाहिँ हजुर हजुर हजुर ए हजुर त्यही त मैले धेरै अब सुनेको थिएँ होइन तपाईँहरूको बारेमा त्यही त अब एकपल्ट भिजिट गर्नुपऱ्यो भनेर चाहिँ त्यही अब तपाईँलाई फोन गरेको त्यही सोध्नुको लागि नि ए हजुर ए हुन्छ थ्याङ्क्यु थ्याङ्क्यु इन्फर्मेसनको लागि है हुन्छ हुन्छ